हलो टिनटिन रेस्टुरेन्ट हो मलाई चिकन चौमिन अर्डर गर्नु थियो कि म टकबर सेकेन्ड डिभिजनको ईशा लिम्बू लिम्बू बस्ती टावरमुनि छ मेरो घर घर नम्बर एक सय सात हो